खेलकुदको चाहिँ मलाई सरकारले त्यस्तो खर्च गरेको जस्तो त लाग्दैन तर अब कतिहरूमा हजुर बेसी जस्तो त अब हामी आफ्नैबाटै हुन्छ आफै नै गर्छु ज्यादातर त हामी